मसँग चै ल्यापटप चाहिँ छैन होइन पहिला थियो बिग्रियो मसँग चाहिँ फोन चाहिँ छ होइन मेरो आइफोन थर्टिन प्रो मेक्स हो होइन अब उसलाई केही भइहाल्यो भने चाहिँ मैले त्यही एप्पल स्टोर या त यसमै दिनुपर्यो होइन कोम्पनीमै अब यहीँ क क दियो लोकल कम्पनीहरूमा दियो भने यहाँको तिनीहरूलाई आइडिया हुँदैन यो बाहिरको कम् कम्पनी भएर होइन त्यसले गर्दा चाहिँ उनीहरूले अब जताततै बनाउन पनि सक्दैन कतिवटा फेसिलिटीहरू पनि पाउँदैन होइन त्यसले गर्दाखेरि चाहिँ यसलाई चाहिँ मैले एप्पल स्टोरमै फेरि पठाउनु पर्यो